शिक्षा रोजगार र समाजिक स्थितिको सन्दर्भमा दार्जिलिङ जिल्लामा महिलाहरूले सामना गर्ने चुनौती र मौकाहरूबारे भन्नु पर्दा विगतको तुलनामा चाहिँ वर्तमानमा शिक्षाको क्षेत्रमा पनि दार्जिलिङ जिल्लाका महिलाहरूले त्यो अवसर त्यो मौका पाइरहेको छ तथापि उनीहरूसित त्यो चुनौती पनि छ यो शिक्षा रोजगार र सामाजिक स्थितिमा नै तिनैवटा कुरालाई लिएर हेर्दा उनीहरूले अवसर मौका समान रुपमा पाए तापनि पुरुषहरूको समान रूपमा पाए तापनि तर त्यो समाज नै एउटा पितृ सतात्मकताको विचारधाराले तयार भएको कारणले गर्दा कता न कता त्यो प्रभावित हुन्छ त्यो चुनौतीपूर्ण उनीहरूलाई हुन्छ त्यो लैङि्गक विभेदताको कारणले गर्दा पनि उनीहरूले एउटा ल मेकरमा एउटा डिसिसन मेकरमा जान नसकिरहेको स्थिति हुन्छ त्यो चुनौती भयो तथापि मौका चाहिँ के छ भने अहिले भारतीय संविधानका धाराले नै महिलाहरूलाई पनि समान अधिकार दिने हुँदा रिजाब रिजर्भेसन दिने हुँदा उनीहरूले त्यो क्षेत्रबाट मौकाहरू समान रूपमा पाइरहेको अवस्था छ